मैले मेरो दिदीकोबाट नृत्यहरू सिकेँ अनि स्कुलतिर पनि भाग लिएँ अनि कलेजतिर पनि मैले नृत्यमा नृत्य प्रदर्शनीमा भाग लिएँ अन्त मलाई नाक नृत्य गर्नु चाहिँ धेरै मनपर्छ अन्तखेरि चाहिँ मैले कलेजतिर पनि गरेँ स्कुलतिर पनि गरेँ कतिपय तर हे तर आफ्नै नृत्य रचना गर्न गरेको चाहिँ छैन अहिलेसम्म मैले